हेलो हजुर सुन्दैछु हजुर हजुर हजुर हजुर हजुर मेरोमा ट्रेडिसनल पनि पाउँछ अन्त वेस्टर्न पनि हुन्छ अन अन्त नानीलाई चाहिँ कस्तो खालको के अरे टाइपको चाहिएको वेस्टर्न कि ट्रेडिसनल

आमाको लागि त धेरै पर्दैन ट्वेन्टी टु सम्थिङ जस्तो हुन्छ अन्त बाबाको चाहिँ अलिक धेरै नै पर्छ तिन हजार जस्तो लाग्छ

हजुर हुन्छ पाइन्छ अन्त नानीहरू चाहिँ के अरे छोरा छोरी के हो छोरा छोरा हो कि छोरी छोरी

ए अँ हुन्छ हजुर हुन्छ अब साइज हजुर हजुर कलरहरू त राम्रो राम्रो छ मेरोमा रेड पनि पाइन्छ यल्लो छ व्हाइटमा छ ब्ल्याकमा चाहिँ छैन एउटा मात्रै छ अब कस्तो कस्तो कलर चाहिँ हो सबै छ

हजुर ए हुन्छ हुन्छ छ छ छ तर पुरै के अरे एउटै कलरमा चाहिँ छैन कि कम्बिनेसन छ कम्बिनेसन छ व्हाइट ब्ल्याकहरू यस्तो ग्रिन यस्तोहरू कम्बिनेसन भएको छ पुरापुरी प्लेन त छैन हजुर हजुर हजुर हजुर मिलाइदिन्छु ल ए होम डेलिभरी गर्नु त सक्दिनँ घर दोकानमै आउनुपर्छ त एघार बजीदेखिको बेलुका सात बजीसम्म खुला हुन्छ हुन्छ हुन्छ कुनै पनि टाइममा आउन सक्नुहुन्छ हुन्छ